खेतमा म म धेरै समय त बिताउने गर्दिनँ कोही कोही बेला काम गर्ने गर्छु किनभने चर्को घाममा खट्नु काम गर्ने आदत छैन त्यही कारण घाममा काम गर्नु साह्रो पर्छ अनि हामी हाम्रो बस्ती एरिया भएको कारणले गर्दा हाम्रोमा थुप्रै प्रकारको सब्जीहरू रोपिने गर्छ जस्तै सिमी बैगुन साग हरियो साग सब्जी सबै प्रकारको हुने गर्छ त्यहीहरू रोप्छन् कोपी सबै प्रकारको कोपीहरू हुने गर्छ स्वास्थ्यको हिसाबमा भन्नु पर्दा त खेतमा बारीमा काम गर्नु एकदमै राम्रो हो किनभने हामीले बा बारीमा काम गर्दा एकदमै स्वस्थ्य रहन्छौँ फिजिकली फिट हुन्छ अहिले मानिसहरूलाई धेरै जस्तो डायबेटिजहरू यस्तो किसिम ग्यास्ट्रिक हरएक प्रकारको बिमारहरू भने हुने गरेको छ त्यो सबबाट हामी टाढो रहन सक्छौँ मेहनत गर्यौँ भने एक्सर्साइज हुन्छ फिजिकली फिट एकदमै स्वस्थ्य रहन सक्छौँ